हेलो को बोल्नुभएको ए हजुर के भयो होला तपाईँलाई कति उमेर हो तपाईँको हजुर ए तपाईँलाई

ए अहिले हुनु त रुगा मार्गीले पनि हुनुसक्छ त्यस्तो भएको बजेको हो अहिले तपाईँ यसमा त्यो छेउछाउकै उयो प्राइमेरी हेल्थ सेन्टरहरूतिर गएर त्यहाँ देखाएर एकखेप दबाई खाँदै गर्नुहोस् होइन म अहिले फिलहाल यहाँ फेरि म भ्याएको छुइनँ यहाँ हस्पिटलमा छुुइनँ म बाहिर बाहिर बस्छु अहिले तपाईँ पनि प्राइमेरी हेल्थ सेन्टरतिरै गएर त्यहाँको अलिक रुगा मार्गीको दबाई खाँदै गर्नुहोस् अनि म उता आएपछि फेरि हेर्छु नि हुन्छ ला हो चिसो बेसी नखेलाउनु अमिलो चिसो पिरोहरू नखानु दुईवटा दबाई छ दिनमा तिनखेप खानु दुईखेप दुईवटै खाना खाएपछि खाना खाइसकेपछि पछाडि बिहान एउटा दिउँसो एउटा त्यहाँदेखि राति सुत्नुभन्दा अगाडि एउटा तिनवटा दबाई ए दुईवटा दुईवटा दबाई दिन्छु तिन टाइम खानु खाना खानु अगाडि ए खाना खानुभन्दा पछाडि त्यहाँदेखि बेलुका राति ए अहिले यस्तो रुगा मार्गी यो डेङ्गुहरू पुरा फैलिँदैछ कि अन्त त्यसैले चाहिँ अलिक तातो पानीले भुँडी पनि सेक्नु त्यता त धेरै जाडो जाडो छ हौ ए तातो लुगा लगाएर बस्नु चिसोतिर बेसी नबस्नु जाती हुन्छ अब त्यो रुगा मार्गी हो भने चाहिँ अब अरू नै केही बिमारी हो भने चाहिँ अब उता आएर एकखेप हेरेरै अब त्यो थाहा हुन्छ अब रुगा मार्गी हो कि अब ठुलो बिमारी हो भनेर अहिलेको लागि चाहिँ त्यो दबाई खाँदै गर्नु होइन अन्त जाती भएन भने चाहिँ अलिक म एकखेप हेरेर तपाईँलाई दबाईहरू दिन्छु नि हुन्छ